हेलो सचिन भाइ मलाई भोलि गाडी चाहिएको छ हौ के भन्छ चारधाम घुम्नु जाउ भनेको आमाहरू फ्यामिली डल्लै लगेर होइन अन्त तर मलाई बिहान छिट्टो चाहिन्छ है छ बजी चाहिँ यहाँनिर यहाँनिर एचएलडी रोड फतफते गोलाइमा आउनु ल लिनु